परिवारमा साधारण त पुरूष भनेपछि बाहिरको काम सम्हाल्ने मानिन्छ अनि महिला भनेपछि हामी पनि घरको घरभित्रको किचनदेखि लिएर नानीहरूलाई सम्हाल्ने यो सबै मान्ने गरिन्छ हाम्रो समाजमा अनि त्यसैले गर्दा कामको भाग अलग अलग लगाइएको छ पुरूषलाई बाहिरको उहाँले घर सामाजिकदेखि लिएर घरपरिवार चलाउने चलाउनको लागि जत्ति पनि हामीलाई खर्च पैसा रुपियाँको खाँचो हुन्छ त्यो पुरुषलाई भाग देखेको छ अनि महिलाले घरको घरभित्रको उहाँले ल्याउनु भएको जुन चाहिँ जोगाड गरेर ल्याउनुभएको जत्ति पनि पैसा छ त्यसले घरभित्रको काम गर्नु काम गर्ने नानीहरू हेर्ने कसरी नानीहरूलाई कसरी चलाउने हो त्यसको भार लिनु भए लिने हाम्रो पुरूष र महिलालाई अलग गरिएको छ अन्त यसरी गरेकोले गर्दा यसरी नै चलिरहेको छ तर अहिले पुरूष र महिला भनेर यसरी अलग गर्न मिल्दैन किनकि सबै दुवैजना एक गरेर अघि बढिरहेका छन् एक गरेर काम गरिरहेका छन्